मैले यस अस्ति एउटा टि सर्ट मगाएको थिएँ एकदमै क्वालिटी रड्डी रहेछ एकदमै राम्रो छैन रहेछ एकताल धोएको थिएँ पुरा एकदमै कलरहरू जाने एकदमै त्यो मतलब पुरा तन्केर ठुलो हुने एकदमै क रड्डी क्वालिटीको रहेछ